हेलो हजुर हजुर हो त हजुर हो त हजुर हजुर हजुर हजुर अहिले तपाईँको कहिले आउनुहुन्छ कि त्यो मलाई फिक्स भएर भन्नुहोस् कि त्यहाँदेखि म भन्छु तपाईँलाई किनभने अहिले त सिजन भएकोले गर्दाखेरि निकै प्याकप्याकै हुनेरहेछ हो फेरि फ्यामिलीको लागि त अलिक राम्रो रुम पनि अलगै छ नि त एक्स्ट्रा अन्त अलिक ठुलो पनि छ हजुर हजुर हजुर ए हजुर ए बेड चाहिँ तपाईँले हुन्छ बेड चाहिँ तपाईँले छान्न सक्नुहुन्छ जस्तै अब डबल बेडमा पनि दुईवटा अलग अलग पनि छ अन्त डबल बेडमै फेरि एउटा ठुलो पनि छ हो अन्त त्यही त तपाईँ आएर हेर्नुहोस् अन्त तपाईँको एउटा रुमको चाहिँ डबलको चाहिँ तपाईँहरूको एक्काइस सौहरू जस्तो लाग्छ तर तपाईँलाई त्यसमा चाहिँ हजुर तर तपाईँलाई चाहिँ त्यसमा ब्रेकफास्ट दिन्छ अन्त डिनर दिन्छ हजुर हजुर एक्स्ट्रा अन्त बेलुका डिनरमा चाहिँ तपाईँले ननभेज गर्नुहुन्छ भने चाहिँ अलिकति एक्स्ट्रा लाग्छ भेज हो भने चाहिँ तपाईँको यसमा नै आउँछ तपाईँले जुन चाहिँ यो एक्काइस सौभित्रमै आउँछ भेज फास्टमा त तपाईँहरूले जे अब घरमा खाने जस्तै तपाईँले घरमा ब्रेडहरू खानुहुन्छ ब्रेड अन्डा भने नि त्यो पनि हामी सक्छौँ अन्त होइन तपाईँहरूले खालि अब जुसहरू मात्रै ओट्सहरू खानुहुन्छ नि त्यो पनि हुन्छ रोटी भात चाम्रेहरू सबै हुन्छ जे भन्नुहुन्छ त्यही हुन्छ तपाईँ अब त्यत्रो दिनको लागि आउनुहुँदै रहेछ हो अन्त म अलिक मिलाइदिन्छु अन्त घुम्नु जानुको लागि पनि तपाईँहरूले फाल्टु गाडी रिजर्भ गर्नुपर्दैन नि अनि हाम्रो यहाँ होमस्टेकै छ कि गाडी अन्त त्यस्तो चाहिँ यहाँनिर अब यहाँ हाम्रो झन्डीमा त तपाईँहरूको त्यही हो डाँडाकाँडा कुहिरो लागेको हेर्नु त्यस्तोहरू छ त्यस्तो अब एउटा घुम्ने ठाउँ चाहिँ पार्कहरू जस्तो चाहिँ छैन खोलानाला डाँडाकाँडा झर्ना हजुर यस्तो चाहिँ मजाले हेर्न पाउनुहुन्छ

अहिले चाहिँ अलिक पानी पर्दैछ कि तर अब तपाईँ त बिहिबार भनेपछि त अब पर्सि निकोर्सिहरू त्यतिखेर चाहिँ राम्रो पनि हुनुसक्छ अब एक दिन भएन भने म अर्को दिन राम्रो हुन्छ त्यो दिन चाहिँ मिलाएर घुम्नु चाहिँ निस्किँदा हुन्छ गाडीहरूको केही ड उयो गर्नुपर्दैन अप्ठ्यारो हजुर

ए हुन्छ हुन्छ म मिलाइदिन्छु नि कि फेरि तपाईँ त्यत्रो दिन बस्ने कस्टमर रहेछ म मिलाइदिन्छु तपाईँ मलाई एकताल कन्फर्म चाहिँ गर्नुहोस् न ल बुधबार बेलुकातिर चाहिँ त्यही हिसाबले चाहिँ म रुम रेडी गरिदिन्छु नि त हजुर यही हो

ए हुन्छ हुन्छ हुन्छ हुन्छ